म बाख्राकोटको हो जलपाइगुडी बाख्राकोटको यहाँ कलाहरू छ भनेपछि चाहिँ मूर्तिहरू बनिन्छ आर्टहरू गर्छ अनि त चित्राको घर छ चित्राको घरहरू बनाउँछ बनाए बुनेर चाहिँ चित्राको घर बनिन्छ डोकोहरू पनि बनिन्छ डोकोहरू अन्त के भन्छ के बनिन्छ भनेपछि चाहिँ नाङ्लो अँ नाङ्लो बनिन्छ नाङ्लोहरू बनिन्छ